हेलो हेलो भाइ म आठ माइलबाट सुवर्णा राई बोल्दैछु मैले हिजो मेरो भाइको बर्थडेको लागि अस्सी प्याकेट पिजा र सिक्सटी प्याकेट चाहिँ बर्गर मगाएको थिएँ बर्थडेको लागि तर त्यसमा पिजा खालि पिजामा तिनवटा तिनवटा आएन र अर्को बर्गरमा पनि पाँचवटा कमी रहेछ र यो हुँदाखेरि चाहिँ मैले मलाई एकदमै लाज भयो त्यति बेला सबै डिस्ट्रिब्युट गर्दाखेरि बर्थडेमा लास्टमा सबैलाई डिस्ट्रिब्युट गर्दाखेरि चाहिँ पुगेन अनि मैले त हिजो पनि हिजो त यो सबै गरिसकेर अलिक काममा पुरा बिजी भएँ मेरो अलिकति काम पनि निकै बिजी भएँ र मैले हिजै मैले कल गर्नु पनि सकिनँ अन्त कसैलाई केही भन्नु पनि सकिनँ र आज अलिक फ्री भएर म भनेको मेरो त्यो जुन चाहिँ यो हराएको मतलब यो कम्ती भएको यो आएको छ त्यो चाहिँ मलाई अब किन हरायो मतलब किन कम्ती आयो मलाई त एकदमै त्यो उयो उयो पनि पाएको त्यो जुन चाहिँ रिसिभ पेपर छ त्यसमा त एकदम एकजेक्ट एटी र यता सिक्स्टी नै लेखेको छ तर मेरो हातमा त यता एकदमै कम्ती आएको छ त्यो कम्ती हुँदाखेरि मैले घरमा एकदमै प्रब्लम फेस गरेँ यो चाहिँ तिमीहरूले यस्तो कियरलेस गर्यो भने चाहिँ यो प्रब्लम धेरै फेस गर्नुपर्छ है म चाहिँ यो कम्प्लेन कम्प्लेन गर्दैछु कम्प्लेनले तिमीहरूको जो त्यहाँनिर छ कम्प्लेन गर्दैछु है कम्प्लेन गरिदिन्छु है म ल तिमीहरूको जो रेस्टुरेन्टको जो उयो त्यहाँनिर अहिले ओनर छ ओनरलाई कम्प्लेन गरिदिन्छु तिमी तिमीहरूले गर्दाखेरि मैले एकदमै यहाँनिर लाज हुनुपर्यो कतिवटा कतिजनालाई बाँड्दा बाँड्दै पुगेन यसो त गर्नु भएन नि